हाम्रो क्षेत्रमा त्यसरी विभिन्न थरीका विभिन्न सांस्कृतिक समूहका मानिसहरू बस्दैनन् खासमै गरेर खाली अब गोर्खा नेपालीहरू बस्छन् त्यही भएर अब सांस्कृतिक रूपमा पनि त्यो विभिन्न प्रकारको भेदहरू देख्न पाइँदैन दुई चारजना छन् अब कैँयाहरू छन् एक दुईजना अब मुस्लिमहरू छन् उनीहरूले पनि अब त्यसरी अब उनीहरूले पनि हाम्रै जस्तो सांस्कृतिक पर्वहरू मनाउने गर्छन् नि मुस्लिमको छोरा र अब हामीसँगै देउसी भैलो खेलेकै हो होइन अब अरू त के भन्नु अब त्यस्तो संस्कृति अब बाहिरको मान्छेहरूसँग त्यसरी सम्पर्क हुँदैन गाँउ ठाउँमा बसेपछि जे जति छ आफैभित्र अब